हुन्छ तपाईँको प्रश्न मलाई खुबै मन पर्यो र मेरो आफ्नो परिचय चाहिँ अब म मिस्टी खडका हो मेरो पतिको नाम इस्के खडका हो मेरो छोराको नाम कृष्ण खडका एउटाको आनाम खडका र नातिनीहरूको नाम नातिनीहरूको नाम अर्पणा खडका यस्तै किसिमले अङ्गत यस्तै किसिमले नामहरू छन् र मेरो घरमा परिवार छन् पहिला बगानमा काम गर्थेँ अहिले रिटायर भएर घरमै काम गरिरहेको गर्छु र खानापिनाहरू बनाउने यस्तो कामहरू गर्छु र सब परिवारहरू एक साथमा छौँ अब आफ्नो खुसीको जीवन आफूले बिताइरहेको छौँ